हाम्रो गाउँमा चाहिँ जुन व्यक्तिले ओजन बढाउनु खोज्छ उनीहरू विशेष गरी त दुध दही मही घिउ खाने गर्दछन् र गाउँमै काटिएको लोकल मासुहरू जस्तै खसीको मासु राँगाको मासु सुँगुरको मासु खाने गर्दछन् र यो नियमित रूपमा खाँदै जाँदा खाँदै जाँदा उनीहरू आफ्नो ओजन पनि बढेको महसुस पनि गर्दछन् र कतिजना मान्छेहरू मेरै आँखाले देख्दाखेरि पनि धेरै नै ओजन पाउने गर्दछन् र विशेष गरी भन्नुपर्दाखेरि चाहिँ दही दुध नै खाने गर्दछन् जुन हाम्रो गाउँमा गाईहरू लोकल गाईहरू यता पारिको गाउँबाट ल्याइने गर्दछ जुन चाहिँ जर्सी गाईहरू जसले दुईदेखि तिन लिटर एक टाइममा दुध दिने गर्दछ र त्यही दुधमा नै धेरै राम्रो राम्रो तत्त्वहरू हुने भएकोले गर्दाखेरि ओजन बढाउनुमा त्यही कुरा नै धेरै नै मद्दतगार साबित हुन्छ र कतिजना युवाहरू जो छन् युवाहरू चाहिँ के गर्छन् भन्दाखेरि उनीहरू चाहिँ अहिलेको आधुनिक जिम गर्ने मसिनहरू जस्तै डम्बल्सहरू र सेटप गर्नेहरू ट्रेड मिलहरू साइकलहरू किन्ने गर्दछन् जसका कारणले पनि उनीहरू आफ्नो बडी मेनटेन गर्ने गर्दछन् र कतिवटा सामाग्रीहरू यस्तो पनि हुन्छन् जस्तै साइकल भयो ट्रेड मिल भयो यिनीहरूले जुन आफ्नो जिउ छ त्यसलाई नियन्त्रणमा ल्याउँछ जस्तै जुन मान्छे धेरै कमजोरी हुने गर्छ उसलाई अलिकति मोटो पनि बनाइदिने र जुन मान्छे धेरै मोटो छ उसलाई धेरै कमजोरी पनि बनाइदिने धेरै नै तक्निकहरू अहिले बजारमा आएको छ त्यही तक्निकहरू ल्याई उनीहरू कसरत गर्दछन् र यसको साथ साथै उनीहरू बजारमा पाइने सप्लिमेन्ट पनि खाने गर्दछन् जुन चाहिँ सप्लिमेन्ट चाहिँ तपाईँको दुईदेखि तिन हजार रूपियाँ प्रतिकेजीमा उनीहरू किनेर बिहान बेलुकी उनीहरू नियमित मात्रामा खाने गर्दछन् जसका कारण उनीहरूको ओजन बढ्नुका साथै उनीहरलाई धेरै नै बल पनि प्रदान गर्दछन् र कतिपय मान्छेहरू छन् जो चाहिँ भातै मात्रै खाएर पनि ओजन बढाउने गर्दछन् र कसै कसैले धामी झाँक्रीमा पनि विश्वास गर्ने गर्दछन् जस्तै हाम्रो गाउँमा एउटा धामी छन् जसले तपाईँ खाना खानु हुँदैन भने पनि उहाँले तपाईँलाई खाना रुचाउने औषधी दिएर पनि तपाईँलाई धेरै खाना खाने बनाइदिन्छ जसका कारण तपाईँको ओजन बढ्ने गर्दछ र मासुहरूको कुरा गर्दाखेरि गाउँमा पाइने लोकल कुखुरा पनि मान्छेले धेरै नै खाने गर्दछन् यसको हड्डीको सुप जुन एकदमै स्वादिलो हुन्छ त्यसले पनि मानिसलाई धेरै नै ताकत दिने गर्दछन् त्यो पनि धेरै घरहरूमा खाने गरिन्छ र गाउँका त प्रायः प्रायः घरमा नै कुखुराको खोरहरू कुखुराहरू हुने गर्दछ र बिहान बेलुकी यही सेवन गरी उनीहरू आफ्नो ओजन बढाउने ताकत दिने कामहरू गर्छन्